हेलो ए नमस्ते

तपाईँको अहिलेको प्याजको खै त्यो मार्केट रेट त मलाई याद छैन तर मेरोबाट लानेहरूले चाहिँ तपाईँको बिस रुपियाँ केजी गरेर लानुहुन्छ

तपाईँको कोपी कोपी पनि त्यस्तै पन्ध्र बिस रुपियाँ त्यस्तै छ हो अन्त आलु चाहिँ अलिक अहिले तपाईँको आठ नौ केजी रुपियाँ लानुहुन्छ सबैले

हजुर हजुर दुई खाल्के कोपी छ तपाईँको क्वान्टिटी कति चाहिन्छ तपाईँलाई त्यो चाहिँ भनिदिइराख्नुहोस् अब मेरोबाट पुगेन भने मैले अर्कोबाट म्यानेज गरिदिन्छु नि तपाईँलाई

ए हजुर खोर्सानी त्यो भइहाल्छ हजुर हजुर तपाईँ के के चाहिन्छ तपाईँले मलाई लिस्ट बनाएर पठाइदिनुहोस् म तपाईँलाई म रेट पनि मिलाइदिइहाल्छु हो अब पठाइदिनुहोस् न तपाईँ म मेरोमा कतिवटा सामान छैन भने म अर्को जग्गाबाट पनि म्यानेज गरिदिइहाल्छु नि तपाईँलाई ए हुन्छ हुन्छ हुन्छ धन्यवाद